दार्जिलिङ जि जिल्लाको हावापानी विषयमा भन्नुपर्दा चाहिँ दार्जिलिङमा चाहिँ पानीको चाहिँ दार्जिलिङको पानी र मौसमको चाहिँ केही भरोसै छैन भन्छ हो किनभने अहिले पानी परिरहेको छ अहिले भर्खर घाम लागिरहेको हुन्छ आज बिहान मात्रै गाउँ साफसफाई गरौँ भनेर निस्किएको पानी परेर नौ दुर्गा भएर घर घर पस्यौँ घरमा पस्नेबित्तिकै फेरि घाम लाग्यो अब के गर्ने समय त गइगयो त्यही भएर साफसफाई पनि भएन अनि पानी पानीको अब सिजन सकिनआँट्यो ठन्डा महिना लाग्यो ठन्डा महिनामा त असाध्यै जाडो हुन्छ दार्जिलिङमै हिउँहरू पर्छ पानी पनि पर्छ हिउँ पनि पर्छ त्यसले गर्दाखेरि दार्जिलिङको हावापानी चाहिँ एकदमै राम्रो लाग्छ कहीँ पनि गयो भने आफ्नै दार्जिलिङ आफ्नै घर फर्केर आऊँ जस्तो लाग्छ चिसो छ खाएको पनि पच्छ लगाएको पनि राम्रो लाग्छ त्यही भएर हामीलाई त आफ्नै दार्जिलिङ प्यारो लाग्छ अनि जाडो गरम सन्डे भए पनि हामीलाई यहाँ नै सुट गर्छ हामी चाहिँ दार्जिलिङवासी हो अनि त्यही भएर होला हामीलाई आफ्नै दार्जिलिङ माया लागेको कारण चाहिँ त्यही हो अनि के अरे पानी पर्यो भने परेको परैकै घाम लाग्यो भने लागेको लागेकै हुन्छ र चाहिँ अब के अरे अब ठन्डाको समय आयो अनि ठन्डामा त त्यही हो सबैले आफ्नो आफ्नो तयारी गरेर राखेको हुन्छन् तातो लुगाहरू लगायो घाम कम्ती लाग्छ जाडो बेसी हुन्छ त्यही भएर अब हामी ठन्डा महिनाको तयारीमा लागिरहेको छौँ दार्जिलिङवासीहरू